मलाई नक्साको बनाउन एकदमै मन नपर्ने अब यस्तो दिनहरू पनि आउँछन् कोही बेला अब मेरो मुड बिग्रिरहेको बेलामा अब मेरो बाउ आमाले कोही बेला मलाई गाली गर्छन् साथी भाइहरूसँग झगडा परेको बेलामा मलाई आफै नै पढ्नुको टेन्सनले अब मलाई रिस उठिरहेको बेलामा के पढ्नु के गर्नु भइरहेको बेलामा अब चित्र कोर्नु मलाई एकदमै पट्टकै मनपर्दैन र अब क कतै कसै बेला अब यसो हेर्दाखेरि पनि वरिपरि हरियो परियो एकदमै रमाइलो दृश्यहरू देखिन् देखिँदाखेरि चाहिँ आफूलाई चित्र कोरौँ कोरौँ लाग्ने दिनहरू पनि आउँछन् त्यतिबेला म चित्रहरू कोर्छु चित्र बनाउँछु अब यस्तै कुनै बेला अब मलाई मन नपरेको बेलामा म चित्र कोरिरहनु भ्याउँदिनँ पनि नभ्याएको बेलामा मलाई चित्र कोर्नु मन पर्दैनन् चित्र म कोर्नु चाहिँ मेरो कामहरू सकिसकेर अब मलाई फ्री भएको बेलामा फ्री टाइम म व्यस्त नभएको बेलामा म चित्रहरू कोर्छु मलाई चित्र कोर्नु एकदमै मनपर्छ र म खानासाना खाएर सुत्ने बेलामा चित्र कोर्छु र त्यो चित्र कोरिसकेर मलाई एकदमै खुसी लाग्छ मैले यति राम्रो चित्र बनाएछु भनेर त्यो चित्र कोरिसक्दाखेरि निकै टाइम भइसकेको हुन्छ सुत्ने बेला भइसकेको हुन्छ र चित्रमा केही अब भुलहरू त हुन्छ सानोतिनो तर पनि म त्यो भुलहरूलाई सुधारेर एकदमै राम्रो बनाउने कोसिस गर्छु